हो रसायनिक किटनाशकहरूले माटोलाई बर्बाद गरिरहेको छ है र आजकल जुन हिसाबले रसायनिक किटनाशकहरू जुन चाहिँ हाम्रो फार्मर्सहरूले हाम्रो किसान दाजुभाइहरूले युज गर्छन् प्रयोग गर्छन् है त्यसले माटोलाई बर्बाद गरिरहेको छ त्यसले गर्दाखेरि पैदावर त बेसी हुन्छ नै तर त्यसको त्यो गुणवत्ता चाहिँ एकदमै राम्रो हुँदैन त्यसको त्यो स्वास्थ्यकोलागि पनि हानिकारक हुन्छ है र त्यसको विकल्प चाहिँ हामीले अर्ग्यानिक जुन चाहिँ किटनाशकहरू छ है त्यो त्यसलाई प्रयोग गर्न सक्छौँ अर्ग्यानिक मलहरू हामीले प्रयोगमा ल्याउन सक्छौँ त्यो गौमूत्रबाट पनि कतिवटा किटनाशकहरू बनाइन्छ र गोबरबाट पनि कतिवटा किटनाशकहरू बनाइन्छ र मलको रूपमा पनि गौमूत्रहरू गोबरहरू युज गरेर त्यो माटोको गुणवत्ता बढाउन सकिन्छ है र त्यो एउटा विकल्प छ हामीले किटनाशकहरू रसायनिक किटनाशकहरू भन्दाखेरि हामीले अर्ग्यानिक किटनाशकहरूमा धेरै बल दिनुपर्छ